मलाई चाहिँ लाग्छ सानो मसिनो नानीहरूको पनि ब्याङ्क अकाउन्ट खोल्नु चाहिँ जरुरी छ किनभने अब प्यारेन्टहरूले खोल्देको चाहिँ जरुरी छ किनभने उनीहरूले अलिकति भए पनि अब पैसाहरू ब्याङ्क अकाउन्टमा बचत गरेर राख्यो भने चाहिँ उनीहरू पछि फरदर एडुकेसनको लागि चाहिँ राम्रो हुन्छ फाइदा हुन्छ त्यो उनीहरूले त्यसरी राख्यो भने काम लाग्छ पछिको लागि